ए दिदी तपाईँ त्यो सब्जी दोकानको दिदी बोल्नु भएको ए हजुर मेरो घरमा उयो मेरो उयसको दिदीको बिहा थियो कि अन्तखेरि चाहिँ सब्जीहरू चाहिएको थियो अन्त त्यसकै लागि गरेको थिएँ तपाईँहरूको दोकानमा अहिले अब कुन कुन सब्जीहरू चाहिँ हुन्छ होला हौ ए हजुर मलााईँ चाहिँ अलिक ज्यादै चाहिएको थियो कि बिहाको लागि हो अन्त हजुर अन्तखेरि अब अलिकति दामहरू त मिल्छ होला नि है ए हजुर मलाई चाहिँ अब उयो मेन मेरो घर चाहिँ कर्सियङमा हो कि त्यहीँ उयो चाहिएको थियो अन्त अब बिहा त छ टाइम त छ कि अलिकति अन्त मलाई चाहिँ होम डेलिभरी चाहिएको थियो त बिहा चाहिँ अब तिस तारिकतिर हो कि होम होम डेलिभरी चाहिँ चाहिएको थियो गरिदिनु हुन्छ तपाईँहरू ए हजुर

मलाई त सब्जी त सब्जीमा मेन त अब मलाई उयो चाहिएको थियो रामभेँडा प्याजहरू चाहिएको थियो हो त्यो त अब बोराकै हिसाबमा आलु अन्त सिमी मटर मटर अलिक कम्ती हजुर अरू के के छ भनिदिनु होस् ए हुन्छ दिदी भाउ ज्यादा भन्दा कसरी केजी हो नि टमाटर हजुर

हजुर उयो छ नि ताजै छ नि सब्जीहरू

हजुर मलाई चाहिँ हजुर मेरो चाहिँ तिस तारिक हो कि बिहा मलाई चाहिँ अट्ठाइस तारिक भित्रमा चाहिँ यो सब्जी चाहिँ अब चाहियो सबै अन्त सब्जी लेख्नु होस् न त पच्चिस केजी पच्चिस केजी प्याज बिस केजी रामभेँडा पन्ध्र केजी मटर

ए हजुर हजुर ए बिस केजी मटर अन्त तपाईँहरूको दोकानमा पनिरहरू पाउँछ ए हजुर ए हजुर अन्तखेरि उयो चाहिएको थियो पचास केजी आलु हजुर ए हुन्छ भुटाने आलु गरिदिनु होस् न ए हजुर मेरो टोटल कति भयो भने पछि पैसा हजुर हुन्छ ए हुन्छ हजुर हुन्छ दिदी हजुर ए हुन्छ अन्त सुन्नु होस् न हजुर म कल गरेर भन्छु नि तपाईँलाई केही अरू फाल्तुहरू चाहियो भनी कि डेलिभरी चार्ज भनिदिनु होस् न कति हो डेलिभरी चार्ज हजुर ए हजुर ए

ए हुन्छ हुन्छ हुन्छ हुन्छ ल ए हजुर हुन्छ म केही थप्नु पऱ्यो भनी भन्छु नि हजुर हजुर हुन्छ दिदी हजुर दिदी हुन्छ हुन्छ दिदी हुन्छ धन्यवाद दिदी हुन्छ राखेको